मेरो परिवारको बारेमा भन्नुपर्दा चाहिँ मेरो बाबा हुनुहुन्छ मेरो आमा हुनुहुन्छ अनि भाइ हुनुहुन्छ भाइको श्रीमती बुहारी हुनुहुन्छ बहिनी बहिनीको छोरी र म छु हामी चाहिँ घरमा आठजना छौँ टोटल गरेर र बाबु चाहिँ बारीझारीको काम गर्नुहुन्छ खेतीकिसान गुवा रोपेको छौँ सुपारी अनि कुच्चोको खेती पनि हुन्छ र भाइ चाहिँ इन्डियन आर्मीमा छ भाइको पोस्टिङ चाहिँ जम्मू कश्मीरमा छ अहिले चाहिँ घरमा आएको छ अनि म चाहिँ बाबासँग बाबाकै बाबालाई सहयोग गर्दै घरकै कामहरू यताउति हेर्छु र आमा चाहिँ हाउसवाइफ हो घरमा सानो मिठाईको दोकान छ त्यही मिठाई दोकान यताउति बिक्री गर्दै बस्छ र मेरो साथीहरूको बारेमा भन्नुपर्दा चाहिँ सानो नर्सरी लेभलको साथीहरू चाहिँ अहिले गाउँमै यतैतिर आफ्नो आफ्नो काम गर्दैछ कसैले ड्राइभर गर्दैछ कसै कम्पनीतिर जब गर्दैछ कसै घरमै आमा बाउसँगै आमा बाउलाई हेल्प गर्दै बस्दैछ र हाई स्कुलको साथीहरू चाहिँ अहिले नजिकमा छैन तर पनि अब हामी फेसबुक र वाट्सएपमा बातचित हुने गर्छ कहिलेकाहीँ र यस्तै छ मेरो परिवार र साथीभाइको बारेमा बताउनुपर्ने कुराहरू चाहिँ